पुस्तक पुरा गर्नु चाहिँ मलाई सामन्यतया मतलब त्यो किताब हेरी हेरी हुन्छ जस्तै अब मोटो किताब अलिक लामो कथा छ भने मलाई एक हप्तासम्म टाइम लाग्छ र मलाई जस्तै छोटो छोटो कथा जस्तै मुनामदन भयो अरू थुप्रै इङ्लिसहरू पनि छ कतिवटा त्योहरू पढ्नु चाहिँ मलाई दुई घन्टा तिन घन्टामा पनि म समाप्त गर्नसक्छु किनकि म पढ्योपछि चाहिँ एकदम राम्रो कथा अब मलाई एकदम इच्छा लाग्यो भने चाहिँ म एकदम थोरोली एकदम मजाले नै म आफ्नो किताब पुस्तक चाहिँ एकदम पुरा गरेर मात्र उयो गर्छु जस्तै मोटोमोटो किताबहरू छ भने त्यो जस्तो कथा लामो गएको छ भने त्यो पढ्नु चाहिँ मलाई अलिकति टाइम लाग्छ किनकि अब त्यो बिचमा मैले अब अरू पनि काम गर्नुपर्छ र छोटो छोटो कथा जसले मलाई एकदम भावुक बनाउँछ जसले मलाई इच्छा जम्मै इच्छा जगाउँछ त्यो किताब चाहिँ म एकदम राम्रोसँग ध्यान दिएर म कमसेकम एक घन्टा दुई घन्टामा चाहिँ म एकदम अत्यन्तै रूपमा चाहिँ म त्यसलाई समाप्त गर्छु